मैले कालिम्पोङ बजारमा नानीको लागि स्कुल ब्याग किनेको थिएँ होइन एकदम नराम्रो रहेछ पैसा बित्थामा खेरो गएको जस्तो भयो हुनु त ठिक्क दामको थियो तर राम्रो आएन रहेछ मैले रामरी पनि चेक गरिनँ खासमा चाहिँ रामरी चेक गरेर ल्याउनु पर्थ्यो मलाई हतार थियो हतार हतार किनेको थिएँ भयो तिन महिना चाहिँ रामरी बोक्यो होला त्यस पछाडि चेनै बिग्रियो त्यो चेनै राम्रो हुँदैन रहेछ एकदम हेरेर किन्नु पर्ने रहेछ मलाई एकदम रिग्रेट भइरहेको छ अहिले पैसा वेस्ट भएर तपाईँहरू चाहिँ किन्नु हुन्छ भने चाहिँ एकदम रामरी इस हेरेर किन्नु किन्नुपर्छ जस्तो लाग्यो मलाई